हजुर दिदी भन्नुहोस् न

ए हजुर हजुर हजुर हजुर सक्छ नि किन नसक्नु

ए हजुर हुन्छ होइन म मेरै गाडी पनि भइहाल्छ मै तपाईँहरूलाई गाइड पनि गरिहाल्छु कि यहाँ फर्स्ट हजुर हजुर हजुर यहाँ कर्सियङमा छ ग्यटोक तिन डाँडा छ होइन अनि यहाँ कर्सियङदेखि अलिक मुनि तपाईँले अब यसरी उयोहरू अब गाउँघर हेर्नु चाहनुहुन्छ भने यहाँ पोलिटेकनिकमुनि रोडहरू राम्रो छ अनि त्यहाँ मुनि कमान एरियाहरू पनि मजाको देख्छ हो अनि यहाँबाट सनसेट सनसेट भएको पनि एकदमै राम्रो देख्छ त्यहाँ कर्सियङबाट पनि हो अनि यहाँबाट माथि भयो डउहिलहरू छ यहाँबाट घुम्दै घुम्दै हामी यसो बतासे भयो तल रक गार्डनहरू जाँदा पनि हुन्छ होइन रक गार्डन भयो गङ्गामाया पार्क छ अनि दार्जिलिङमा पनि यस्तो घुम्ने जग्गाहरू त थुप्रै छ चौरस्ताहरू भयो त्यहाँदेखिको मुनि त्यो बगानहरू छ ठुल्ठुलो बगानहरू पनि छ हो त्यहाँ पनि घुमाइदिन्छु नि तपाईँलाई यसो गाउँ घरमा घुमाइदिन्छु नि हुन्छ हुन्छ हुन्छ फोन गर्नुहोस् कि यही नम्बरमा अनि हिँड्ने बेलामा कति बेलातिर आइपुग्नुहुन्छ ए हुन्छ हुन्छ पक्का आउनुहुन्छ है तपाईँहरू कतिजना हुनुहुन्छ ए थुप्रै रहेछ है ए हुन्छ हुन्छ हुन्छ हवस् हुन्छ हुन्छ हुन्छ हुन्छ